मैले फास्टट्रेक घडी किनेको थिएँ दस दिन भयो किनेको अहिले त चल्दैछ अब आउने आउने दिनमा पनि राम्रै चल्छ होला यसले मलाई धेरै सहयोग पुर्याउँदैछ अहिले समयमै धेरै कामहरू सकिँदै जाँदैछ यसले गर्दाखेरि मैले ठिक समयमै कामहरू गर्दै जाँदैछु अब यो घडी एकदम राम्रोसँग राम्रो कम्पनीको रहेछ